हाम्रो यो कालिम्पोङ जिल्ला अवधिभित्र बस्ने मानिसहरू साधारण जीवन नै यापन गरिरहेका छन् र यहाँबाट हामी सबैले साधारण मौसमहरूलाई नै प्राप्त गरिरहेछौँ यहाँ अचम्म गर्मी पनि छैन अचम्मै जाडो पनि छैन र यहाँ मधेसमा पाउने फलफुलहरू पनि पाइन्छ र पहाडमा फल्ने फलहरू पनि पाइन्छ एउटा अचम्मको मौसमहरू जलवायुहरू यस्ता यस्ता कतिवटा कुरो मानिसहरूले बसोबासो गर्ने योसँग सञ्चित भएर रहने यस्ता मौसमहरू कालिम्पोङ जिल्लाले प्राप्त गर्नसकेको छ जस्तै हामी दार्जिलिङ जान्छौँ दार्जिलिङमा कहिलेकाहीँ प्रचन्ड जाडो हुनेगर्छ यसले गर्दा जाडो मात्र मानिसको शरीरमा पूर्ण हुँदैन र तातो पनि चाहिने हुनाले गर्दा जस्तै सिलगढी जान्छौँ सिलगढी जाँदा कोही बेला अचम्म गर्मी हुन्छ गर्मी मात्रै हामीलाई भयो भने शरीरलाई असन्तुलन हुन्छ यसले गर्दा यो कालिम्पोङ जिल्लाले चाहिँ प्राप्त गरेको मौसम चाहिँ अत्ति सुन्दर र लाभदायक प्राणी जगत्लाई रहन पुगेको छ धन्यवाद